पाँच हजार पाँच सौ छ हजार पाँच सौ सात हजार पाँच सौ आठ हजार पाँच सौ नौ हजार पाँच सौ